अहिलेसम्म त यस क्षेत्रको भाषासँग नेपाली भाषाको सम्बन्ध राम्रो छ अगाडि चाहिँ अब कस्तो हुन्छ होला त्यो चाहिँ थाहा छैन अहिलेसम्म त राम्रै छ